खाना खाँदा खाना पकाउँदा हाम्रो गाउँ बस्तीतिर धेरै कुराहरूको एउटा नियम जतिकै पालन गरिन्छ जस्तो कि खाना बनाउँदा खेरि कपाल छोड्नु हुँदैन स्त्रीजातिले भनेर भन्छ खाना पकाउँदाखेरि कपाल छोडे अलक्षिणा लाग्छ अशुभ हुन्छ भन्ने हुन्छ तर यसको वैज्ञानिक कारण के हो भने खानामा कपाल झरेर पस्नसक्छ र त्यसले गर्दाखेरि विरामीहरू हुनुसक्छ भन्ने हो र खाना खाँदै गर्दा पुरा अझ धेरै धेरै नियमहरू पालन गरिन्छ गाउँ बस्तीतिर जस्तै कि खाना खाँदा बोल्नु हुँदैन बोल्दाखेरि अन्नले सराप्छ भन्छ अनि खाना खाँदाखेरि थाल चम्ची बजाउँदै ठाङठाङ ठुङठुङ गर्दै खानु हुँदैन भन्छ अशुभ हुन्छ अलक्षिणा लाग्छ घरमा सह बस्दैन भन्ने अन्धविश्वास छ र खाना खाँदैगर्दा उठ्नु हुँदैन खानाको एक सिता पनि छोड्नु हुँदैन खाना खाँदाखेरि अन्नले सराप्छ त्यो एक एक सिता सिता भएर चामल जुन दिन एक माना भएको हुन्छ त्यस दिन हामी भोकै बस्नुपर्छ भन्ने बुडा पाकाहरूको भनाइ छ तर यो एउटा भनाइ मात्र हो एउटा अन्धविश्वासको रूपमा गाउँ बस्तीमा अहिले पनि पालन गरिरहेकै छ तर यसको पछि वैज्ञानिक कारणहरू छ जस्तै कि खाना खाँदा खेरि बोल्नु हुँदैन भन्नेको वैज्ञानिक कारण बुझ्नु पर्दाखेरि खाना खाँदै बोल्दाखेरि खाना सर्किएर खाना जाने नलीमा नगएर अथवा स्वास नलीमा जानसक्छ र खाना सर्किन सर्किन सर्किएर साह्रो हुनुसक्छ बिरामीहरू हुनुसक्छ भन्ने हो अनि अर्को कुरा खाना आवाज गर्नु हुँदैन अथवा खाना खाँदाखेरि एक सिता पनि छोड्नु हुँदैन भन्ने कुरा चाहिँ अब खाना छोड्यो भने कतिपय ठाउँहरूमा यस्तो ठाउँ छ कि जहाँ भुकमरीले मान्छे मानिसहरू मरिरहेको छ खानु नपाएर उनीहरूले एक एक गाँसको निम्ति तड्पिरहेको छ र तीहरूको निम्ति पनि

खाना पुगोस् भन्ने हेतुले हामीले खाना छोड्नु हुँदैन सबै खानुपर्छ भन्ने हो